मैले अस्ति ड्रिल किनेर ल्याएको थिएँ एकदम चलाउँदाखेरि एकदम घटिया क्वालिटीको है एकदम चलाउँदा चलाउँदै त्यो काँटिहरू पनि निस् निस्किहाल्ने खालको एकदम आवाज पुरा दिने हो